हेलो हजुर भन्नु होस् न हजुर

मेरो घर त यहीँ हो त डुवर्समा हो

तपाईँको के पानीहरूको केही समस्या छ बनाउनु पर्ने पाइपहरू ए हजुर तपाईँको घर चाहिँ कहाँनेरि हो हिल साइडै हो के भएको छ तपाईँको पाइपहरू चाहिँ पुरानो पुरानो भएको छ फुटेको छ कि चेन्जहरू गर्नु पर्ने छ केही हजुर कति साल भयो उयो गर्नु भएको त्यो बनाएको पाइप एक साल ए हजुर हजुर सक्छु त कहाँनेरि तपाईँको उयो चाहिँ घर चाहिँ डाँडा पल्लोपट्टि हिल साइड कहाँनेरि हो दार्जिलिङमै हो है ए हुन्छ त जलपाइगुडी ए हुन्छ म हेर्छु कि भाइहरू छ त्यहाँनेरि मेरो माथि दोकानमा हो पठाइदिन्छु नि म के भएको छ हेरेर भन्छ तपाईँलाई भन्छु नि म ल के हुन्छ ए आज नै गर्नु पर्ने हजुर भोलि भोलि आउँदाखेरि हुँदैन अन्त आज त अलिक म नि बाहिर छु छैन कि यहाँ काममै काममै छु हो अन्त अलिकति टाइम लाग्छ नि त नभए मेरो मान्छेलाई प प पठाइदिन्छु नि त ल भाइ छ कि एकजना हजुर हजुर पुरानो पुरानो भयो नि त त्यो पाइप कि हजुर बेसी नै राख्दाखेरि त्यो खिया लाग्छ नि त पाइपतिर नि प्लास्टिक भयो भने फुट फुट्छ हो हजुर पठाइदिन्छु नि म एकजना कसैलाई कि भाइहरूलाई हेरिदिन्छ नि ल हजुर आज त हेर्न हुन्छ म बेलुका बेलुकातिर आउँ आउँछु नि हजुर ए के भन्छ स स सामान सामानहरू किन्नु भएको छ कि किनेर आउनु पर्छ ए खालि ब बनाउनु छ है पाइप चाहिँ के भएको छ रे फुटेको छ पाइप कि ए लिक लिक भएको छ है अहिले सुन्नु होस् न नभए तपाईँ मलाई आधी यस्तरी गर गरिदिनु होस् न एडभान्स कि गाडी भाडाको लागि भाइको लागि पठाइदिन्छु नि म भए भाइलाई बेलुका बेलुकातिर पाँच सय रुपियाँ यस्तरी चाहिँ एडभान्स खबर गरिदिनु होस् न हो भाइलाई म पठाइदिइहाल्छु नि बेलुकातिर ए हजुर हुन्छ हुन्छ